घरमा बगैँचा निर्माण गर्नलाई धेरै महँगो पर्छ थुप्रै सामग्रीहरूको जरुरत पर्छ जस्तै बाँस काठहरू चाहिन्छ सिम्पल बगैँचा बनाउन हो भने पनि कतिजनाले एग्रोनेटहरूले बारेर पोस्टहरू गाडेर एकदमै मजाले जन्तुहरू चराचुरुङ्गी नपसोस भनेर सेफटीको लागि एकदम राम्रोसँगले व्यवस्थित गर्ने गर्छन् अनि सिम्पल बगैँचा बनाउन पनि महँगै परिहाल्छ किनभने बिउ बिजन किन्नुपर्यो यहाँ पाइँदैन बजारतिरबाट मगाउँदा एउटा फुलको बिरुवाको पनि पन्ध्र बिस रुपियाँ भन्दा उकालै दाम पर्छ त्यही कारणले गर्दा पटहरू किन्नुपर्यो